हेलो गुड इभिनिङ अँ हजुर मैले कल गर्नु भनेको थिएँ कारण तिम्रो मैले रिजल्ट हेरेँ क्लास टेनको होइन त्यसमा चाहिँ अब तिम्रो अलिक म्याथको चाहिँ अलिक मार्क्स राम्रो देखिनँ त्यही भएर चाहिँ अब तिमीलाई इन्डिभिजुयल्ली कल गरेको मैले हो अनि अनि तिमी ट्युसन लिनुसक्छौ नि त्यो रोसन सर हुनुहुन्छ उसकोमा ट्युसन लिएर अब तिमी अब राम्रो हुन्छ म्याथको पनि हजुर कालिम्पोङकै हो त्यहाँ ट्युसन पढाउनुहुन्छ उसकोमा तिमीले अब कन्ट्याक्ट गरेर त्यहाँनिर ट्युसन लिनु एसयुएमआईको हो हो उ चाहिँ अनि त्यहाँ ट्युसन पढाउनु हुन्छ बजारमै हो तिमीले त्यहाँनिर कहाँ भने बाघधारादेखि अलिक अगाडि हो अब रोडको अब उँभो उँभोपट्टि छ होइन त्यहाँनिर उसको ट्युसन क्लासै गराउँछ त्यहाँनिर त्यहाँनिर गएर तिमी राम्रोसँगले अब म्याथको ट्युसन लिनु होइन अनि अब तिम्रो के मिसन छ फ्युचरमा अब त्यो त्यसको लागि अब तिमीलाई राम्रो हुन्छ

अँ हुन्छ स्कुलमा पनि पढाउँछ ट्युसन होइन म्याम हुनुहुन्छ अनिता म्याम उहाँले राम्रो उहाँ नि राम्रै छ म्याथको लागि होइन अनि आफ्टर स्कुल त्यहाँनिर ट्युसन लियो भने पनि राम्रै हो त्यसकै लागि अब तिमीलाई मैले कल गर्नु भनेको नि हुन्छ